दार्जिलिङ जिल्लाको लोकप्रिय परम्परागत परिकारहरूमा गुन्द्रुक सिन्की र किनेमा अनि यिनीहरूलाई तयारी पार्नु पनि एकदमै सजिलो छ जस्तै गुन्द्रुक तयारी पार्दाखेरि हामीले प्याज गोलभेडा लसुन हरियो खोर्सानी अनि यदि छ भने डल्ले खोर्सानी हालेर हामीले त्यसलाई पकाएर पछि गएर गुन्द्रुक हालेर अनि झोल हालेर विशेष गरी हामी झोल पिउने गर्छौँ अनि यो कुराहरूले चाहिँ जस्तो हामी बाहिर गएर कहीँनिर बसेको छौँ भने पनि कसै साथीहरूले घरबाट फर्केर जाँदाखेरि गुन्द्रुकहरू ल्याएर राख्छन् खुसी लाग्छ क्याउ म आफ्नै घरमा छु कि जस्तो लाग्यो यो कुराहरूले अनि दार्जिलिङमै आएर यो खानुपऱ्यो भने प्राय दार्जिलिङको कालिका रेस्टुरेन्टमा गुन्द्रुक पाइन्छ गुन्द्रुकको झोल भात र अरू अचारहरू पनि दार्जिलिङमै बनाइने अचारहरू जस्तै तामाको अचारहरू दिने गर्छ